नमस्ते मेरो नाम हो नमिता लामा र म मेरो उमेर हो एक्तिस र म राइमटाङ टी गार्डनको वर्कर हो र र दसैँमा हामीले नयाँ लुगा किन्छौँ सबै आफ्नो आफ्नो घरतिर आफ्नो आफ्नो मान्छेको घरतिर जान्छौँ र रमाइलो हुन्छ सबै आफ्नो मान्छेहरूको घरतिर जाँदा र भैलेनीहरू खेल्दा पनि हामीले नयाँ लुगा लगाउँछौँ अनि अब ए भैलेनी खेल्दा पनि नयाँ लुगा लगाउँछौँ सबैको घरमा भैलेनी खेल्दै हिँड्छौँ अनि म अनि बुद्ध जयन्तीमा पनि सबैजनाले बुद्ध जयन्तीमा पनि भगवानले सबैजनाले लाइन डुलाउँछौँ हामी पनि हामी पनि त्यसमा डुल्छौँ मान्छेहरूले भन्छ त्यो पुण्यको काम हो र हामी पनि त्यसै गरेर त्यहाँ त्यही हो यो त्यही लाइनमा हामी पनि जइन भएर लाइन घुम्छौँ र कृष्ण अष्टमीतिर हामीले पनि हामी कृष्ण अष्टमीतिर हामी जान्छौँ त्यहाँ गएर यसो कामहरू गरिदिन्छौँ खिचडीहरू बाँडिदिन्छौँ र यसै गरेर हामीले बुद्ध जयन्ती पनि राम्रो गरेर टार्छ दसैँ पनि दसैँ पनि आफ्नो आमाको आमा आप्पाको हातबाट आफ्नो आमाको हातबाट टिकाहरू लगाउँदा आफ्नो मन खुसी भएर आउँछ है सधैँ यस्तो लाग्छ कि सधैँभरि लगाउँदै टिकाहरू लगाउँदै बसोस् आफ्नो मान्छेहरूको घर आफ्नो मान्छेहरूकोबाट अनि आफूलाई अनि अनि अनि तिहारहरूमा पनि आफ्नो दाजुहरूलाई भाइटिकाहरू लगाइदिँदा होइन अब भाइटिकाहरू लगाइदिँदा एकदम राम्रो लाग्छ अनि यहाँ हामीले मनाउँछौँ लक्ष्मीपूजाहरू मनाउँछौँ है लक्ष्मीपूजा मनाउँछौँ लक्ष्मीपूजामा पनि अब कस्तो राम्रो हुन्छ लक्ष्मीपूजा पनि यहाँ यहाँ एकदम राम्रो लाग्छ मनै खुसी लाग्छ यहाँ लक्ष्मीपूजा पनि अब यस्तो राम्रो मनाएको देखेर है र र मैले भन्न खोजेको चाहिँ के भाइटिकामा भाइ भाइटिकामा भाइहरूलाई टिका दाजुभाइहरूलाई टिका लगाइदिँदा राम्रो लाग्छ सधैँभरि लगाइरहूँ जस्तो हुन्छ र

र अनि म चाहिँ अनि यो हाम्रो राइमटाङ पनि राइमटाङ पनि राइमटाङको बगान पनि अझै राम्रो होस् राम्रै छ राम्रै हुँदै जाओस् अझै अगाडि अगाडि भन्दै म यहीँ समाप्त गर्न चाहन्छु